जस्तो कि फेसनहरूमा अब फिल्ममा खेल्नेहरू हिरो हिरोइनहरूले लगाउने यस्तो कुरोहरू बनाउनु त हामीलाई आउँदैन है जस्तो कि अब हामी नर्मल स्वेटर बुन्नु टोपी बुन्नु पन्जा बुन्नु मोजा बुन्नु जस्तो कि अब मफलरहरू हामी धागोको बुन्छौँ काँटाले हो त्यस्तोहरू बनाउनु चाहिँ मलाई आउँछ मलाई त्यस्तो त्यो डिजाइनर कपडाहरू बनाउनु चाहिँ आउँदैन र अब त्यस्तै धागोले जस्तो कि अब ऊनको धागोहरूले हामी त्यस्तोहरू बुन्छौँ है बुनेर हामी लगाउने पनि गर्छौँ बिक्री गर्ने पनि गर्छौँ त्यस्तोहरू चाहिँ ठन्डा महिनामा लगाउने सानो सानो बेबीहरूको लागि मोजा टोपी स्वेटर हो त्यस्तोहरू चाहिँ हामी डिजाइन डिजाइनको बनाउनसक्छौँ तर त्यो बलिउडतिर लगाउनेहरू त्यस्तोहरू चाहिँ बनाउनु सक्दैनौँ